अब मैले यो आइकु नियो सिक्स चाहिँ अब म पर्चेस गरिसकेपछि चाहिँ अब के के नेगेटिभ एक्सपिरियन्स यस्तो फेस गरेँ भन्दाखेरि चाहिँ अब नम्बर वानमा हेऱ्यो भने चाहिँ अब एउटा यसको यो फोनको चाहिँ अब डिजाइन चाहिँ अलिकति अट्र्याक्ट अनअट्रयाक्टिभ छ अलिकति अट्र्याक्ट चाहिँ हुँदैन फर्स्ट टक्कै देख्दाखेरि हो त्यहाँदेखि अन्त तपाईँको के छ भन्दाखेरि चाहिँ अब हिटिङ प्रोब्लम छ एउटा चाहिँ अर्को भयो त्यहाँदेखि तपाईँको यो एसडी कार्ड स्लट छैन अनि जब यो अडियो चेक जेक छैन त्यसको लागि चाहिँ अब के दिएको छ भन्दाखेरि चाहिँ यो तपाईँको चार्जिङ पोइन्टकै मुनिपट्टि एउटा केबल दिएको हुन्छ हो त्यहाँबाट तपाईँले जेक जोडेर हाल्नु सक्नुहुन्छ यो चाहिँ एउटा फिचर्स पनि भयो अनि एउटा यो फन टच ओएस भन्ने छ टचको जुन टच प्याडहरू हुन्छ हौ त्यसमा चाहिँ अलिकति इम्प्रुभमेन्ट आएको भए चाहिँ अब राम्रो हुन्थ्यो जस्तो लाग्छ मलाई चाहिँ